ए सुमन अङ्कलको नम्बर है ए हजुर सुन्नुहोस् न मेरो भोलि साथीहरू आउँदैछ कि अन्त उनीहरू चाहिँ घुम्नु जाने हरे नि त हो अन्त चाहिँ तपाईँ भो भोलि फ्री हुनुहुन्छ ए हजुर भोलि चाहिँ तपाईँ फ्री छ भने चाहिँ डेलो र दुर्पिन घुमाइदिऊँ भनेको साथीहरूलाई हजुर एड्रेस त तपाईँलाई थाहा छ होला ए थाहा छैन अच्छा तपाईँ कुमदिनी स्कुल चिन्नुहुन्छ हजुर त्यही कुमदिनी स्कुलको अलिक मुनि लेप्चा हस्टेल चिन्नुहुन्छ होला अन्त त्यसको अलिक एक दुई टर्निङ काटेर यता फत्फते गोलाइ भन्छ हजुर त्यस्कै रोडकै छेउमा छ घर हजुर त्यहाँ आउनुहोस् ल भोलि एघार बजी ए हुन्छ हुन्छ हुन्छ प्राइजहरू भोलि मिलाऔँ न ल हुन्छ